हाम्रो सांस्कृतिक शिल्पहरू चाहिँ सारङ्गी मादल जो चाहिँ काठबाट काठको बनाइन्छ है र मचुङ्गा जो फलामबट बनाइन्छ र मुरली बिनायो चाहिँ बाँसबाट बनिन्छ है डोको डोको चाहिँ जो चाहिँ बाँसको चोयाबाट बुनेर बनाइन्छ अनि घुम फुर्लुङ हरू चाहिँ बाँसकै बनबाट बाँसबाटै बुने चोयाको बुनेर चाहिँ बनाइन्छ त्यसमा ढडियाँ जालहरू पनि बनाइने गरिन्छ र नाम्लो नाम्लो जो सुनपाटको डोरीबड बनाइन्छ है त्यो चाहिँ शिल्पहरूमा आयो र अब कपडा हाम्रो सांस्कृतिक कपडाहरूमा चाहिँ ढाका पस्मिना पिलास खाडीहरू छ हाम्रो सांस्कृतिक कपडाहरू चाहिँ यही ढाकाहरूमै यति नै छ है ढाका पस्मिना पिलास खाडी